यो गोबरमा पानीमा गोबर हालेर घरको वरिपरि छर्किने र यो चलन चाहिँ हिन्दुहरूको हो अनि यो चाहिँ यो चलन चाहिँ पहिलादेखि चलेर आइरहेको हो अनि यो चलन चाहिँ हिन्दुहरूको रिलिजियनमा हुन्छ अनि यो चाहिँ यो चलनले चाहिँ के के गर्नु चाहेको भन्दाखेरि चाहिँ शुद्ध शुद्धको साइन अथवा शुद्ध गर्नुखोजेको हो